मेरो क्षेत्रमा चाहिँ क्रिस्चियन मुस्लिम हिन्दू बस्ने गर्छन् र र सबैभन्दा तल्लोपट्टि चाहिँ क्रिस्चियनहरू बस्छन् बिचमा चाहिँ हिन्दूहरू अनि अलिकति माथि चाहिँ मुस्लिमहरू बस्छन्